मैले अस्ति बजारमै यो चाहिँ सेतो साडी किनेको थिएँ म चाहिँ फेरि सुतीको साडी मनपर्छ त्यो सुतीको साडी कम्फोर्टेबल हुन्छ ठन्डामा पनि गरममा पनि भनेर अन्त म त्यही सधैँ युज गर्छु मलाई कस्तो खुसी लागेको छ साह्रै राम्रो लाग्यो